मैले कालिम्पोङ स्नो व्हाइट स्टोरमा व्हाइट एउटा टिसर्ट हजार पचासमामा लिएको छु र त्यसको साइज त्यसको साइजको एक्सएल अति सुन्दर र टिकाउ छ मलाई त्यो अति नै सुन्दर लागेको छ र अहिलेसम्म मैले त्यो लगाई राखेको छु